कालिम्पोङ जिल्लाका मानिसहरूले दैनिक रूपमा सामना गर्ने केही साझा चुनौती वा समस्याहरू चाहिँ के के हुन् भने चाहिँ आहिले बाटोघाटो सानो भएकोले राम्रो नभएकोले ट्राफिक हरू ट्राफिकमा धेरै हामीलाई समस्या पर्छ र त्यसै त्यस्तै हाम्रो कु मैलाहरू डम्पिङ गर्ने जग्गा नभएकोले मैलाहरू जतासुकै फोहोर मैला जतासुकै फ्याँकने फ्याँक्ने गर्छ र अहिले हाम्रो कालिम्पोङमा धेरै क्राइमहरू बडेर गए बडेको छ र हाम यहाँ कालिम्पोङको मानिसहरूले कालिम्पोङको मानिसहरूले सामना गर्नु पर्ने चुनैतीहरू चाहिँ यहीहरू हुन् र त्यसै गरी अब म चाहिँ नेताहरूले चाहिँ के सुझाउ गरिदेयोस् भने भन्न चहान्छु भने बाटोघायो राम्रो बनाइदियोस् मै फोहोर मैलाहरू डम्पिङ गर्ने जग्गाहरू बनाइदियोस् र बनाइदेयोस् र क्राइमहरूले क्राइइमहरू पनि पुलिस प्रशासनहरूले हुनमा रोकिदियोस् म चाहिँ त्यही नेताहरूबाट आस गर्न चहान्छु